हेलो हजुर हजुर नमस्कार नमस्कार हजुर हजुर

हजुर अनि म म चाहिँ मैले ग्राम स्वयम् सेवक सङ्गठनको एउटा एक्जेक्युटिभ बोडी हो कि प्रमुख सल्लाहकार र विशेष मेरो भ्यू चाहिँ मेरो उद्देश्य चाहिँ गाउँमा एउटा समाज छँदैछ है म सोसल वर्कर हो र गाउँको विकासको निम्ति गाउँमा कतिवटा नकारात्मक कामहरू नहोस्

समाजलाई अघि बढाउने मेरो उद्देश्य चाहिँ छ समाजमा राम्रो शिक्षित समूहको चाहिँ एउटा राम्रो निर्माण गर्ने अथवा गाउँघरमा कसैलाई दु ख परेको बेलामा अथवा आफत् परेको बेलामा सेवा पुऱ्याउने उद्देश्यले चाहिँ मैले एउटा सङ्गठनमा हात लाएको छु हजुर जस्तो मेरो गाउँमा कुनै पनि अब बिमारी आओस् वा परिवार अचानक कुनै एक्सिडेन्ट भयो है हामी कार्यकर्ता कार्यकर्ताहरू गएर र उहाँलाई इन्क्वायरी गर्ने र कस्तो अवस्थामा छ र उहाँलाई के सहयोग गर्नुपर्ने र उहाँको उहाँलाई के को आवश्यकता छ त्यो विषयमा म बुझ्ने र जान्ने र त्यो विषयमा पहल गर्ने हामी पहल गर्छौँ साथसाथै गाउँघरमा साफ सफाइ साफ सफाइ गर्ने बिजनहरू रोप्ने यस्तो कार्यहरू पनि हामी गरी आइरहेका छौँ हुन्छ हुन्छ हुन्छ हवस् थ्याङ्क यू थ्याङ्क यू भेरी मच